अब म म त्यो ठाँउमा होइन अब काम गर्दैछु भनेदेखिलाई त्याहाँनिर अब कोही झगडा पऱ्यो भने होइन पहिलो कुरा बुझ्नु बुझ्छु म को सही हो र को गलत हो अनि तर पनि कुरा मानेन भने होइन अब म होइन मेरो अब स्टाफहरूलाई भनेर डिसिजन लिनु लाउँछु होइन मै त्यो झगडामा परे भने म आफूले आफूलाई कन्ट्रोल गर्छु आफ्नो रिसलाई कन्ट्रोल गर्छु पहिला त त्यहाँपछि अब त्याहाँनिर अब स्टाफहरू कोहरू हुनुहुन्छ उनीहरूलाई चाहिँ अब म को अब के भन्छ उनीहरू डिसिजन लिएर चाहिँ अब के चाहिँ कुन चाहिँ चाहिँ राइट हो कुन चाहिँ रङ हो भनेर चाहिँ अब हाम्रो अब हामी चाहिँ अब झगडा नपरौँ होइन मिलेर बसौँ भनेर म चाहिँ भन्नु चाहन्छु